हाम्रो बगानमा हाम्रो बगानमा पनि हस्पिटल छ तर त्यसमा चाहिँ हाम्रो दबाई धेर ठुल्ठुलो अब उयोहरू पेसेन्टहरू चाहिँ राख्दैन त्यहाँ चाहिँ एउटा डक्टर छ एउटा कम्पाउन्डर छ र अलिकति त्यो दबाईहरू दिने स्टाफहरू बस्छ बगान गार्डनकै र त्यहाँ चाहिँ अलिअलि ज्वरोहरू आएको यस्तो अलिअलि अब केहीहरू अलि चोटपटकहरू लागेकोमा चाहिँ अलिअलि दबाईहरू गर्नु लागि मात्रै त्यहाँ बस्छ यो हाम्रो हस्पिटलमा बस्छ बगान हस्पिटलमा चाहिँ र हाम्रो ठुलो हस्पिटल चाहिँ ओदलाबारीमा नि छ मालबजारमा नि छ तर ओदलाबारीमा चाहिँ तर आँखा ऊ त्यो आँखाको डक्टरहरू बस्दैन हड्डीको डक्टर बस् बस्दैन खालि अरू बिमारीको जसमा डेलिभेरीहरूको यस्तो मात्रै बस्छ तर पनि हामी अब ओदलाबारीमा पनि जान्छौँ र ओदलाबारीमा भएन भने चाहिँ हामी मालबजारतिर जान्छौँ मालबजारमा चाहिँ सबै डक्टरहरू पाउँछ हड्डीको र आँखाको चाहिँ त्यहाँ पनि बस्दैन त्यहाँ चाहिँ अरू अरू बिमारीको चाहिँ डक्टरहरू पाउँछ त्यहाँनिर मालबजार हस्पिटलमा चाहिँ त्यहाँ चाहिँ सबै कुरोको नै उयो छ सुविधै छ त्यहाँनिर चाहिँ हामीलाई बस्नु खानु सबै कुरोको सुविधा नै छ अनि त्यहाँ मालबजार हस्पिटलमा अलिकति हामीलाई चाहिँ टाढा चाहिँ टाढा पर्छ हामीलाई आउनु जानु चाहिँ अलिकति टाइम लाग्छ एक घन्टा बिहान गयो भने बेलुकातिर चाहिँ हामी फर्किनु सक्छौँ एक दिन चाहिँ लाग्छ हामीलाई त्यहाँनिर